हेलो भाइ कहाँ आइपुग्यो हेर यत्रो ढिलो भइस्क्यो मलाई यहाँ जानु थियो सधैँभरि यस्तै ढिलो ढिलो अब मेरो यो मिटिङ क्यान्सल भइसक्यो अब यो म क्यान्सल गर्दैछु भयो छोडदेऊ